हाम्रो क्षेत्र पर्यटक क्षेत्र रहेको छ यहाँ हामीले पर्यटकलाई प्रोत्साहन दिनको लागि हो भने हामीले धेरै सुधार गर्नुपरेको छ हामीले सुधार गर्दाखेरि म पञ्चायत र ग्रामीण विकासलाई यो भन्न चाहन्छु कि बाटोको सुविधा होस् ड्रेनको सुविधा होस् र होमस्टेहरू खोलियोस् पिकनिक सेन्टरहरू खोलियोस् पार्कहरू खोलियोस् यसरी नै पार्कहरू बाटोहरू खोलेपछि नै पर्यटक क्षेत्रमा राम्रो इ आउ इनकम आउने आस आस्थाको बाटो हुन्छ यसरी पर्यटक क्षेत्रमा राम्ररी राम्रो भयो भनी त्यहाँको दैनिक मानिसहरूको दैनिक ब आम्दानी बढ्छ र उनीहरूको जीवनशैली एकदमै राम्रो भएर जान्छ यसरी नै पर्यटकको राम्रो काम हुन्छ